र हाम्रो जिल्ला कालिम्पोङमा मानिसहरूले देय दैनिक रूपमा धेरैवटा समस्याको चुनौतिको है समस्याको सामनाहरू गरिरहेको हुन्छ र मुख्य रूपमा हेऱ्यो भने ट्राफिककै धेरैवटा एम्बुलेन्सहरू हुन्छ धेरैवटा इम्पोर्टेन्ट गाडीहरू भिआइपी गाडीहरू फायर ट्रकहरू है उनीहरू टाइममा उनीहरूले त्यो काम गर्नु सक्दैन त्यो ट्राफिकबाट उसको नेताहरूबाट हामी यही एक्सपेक्ट गर्छौँ एउटा रोडमा है एउटा अल्टरनेटिभ एउटा अझै एउटा एक्सट्रा रोडहरू एउटा बनाउनु सक्यो भने एकदम राम्रो हुनेछ र हाम्रो गाउँ ठाउँमा हेऱ्यौँ भने धेरै मानिसहरूले एउटा पक्का रोड बनिन सकेको छैन है यो गाउँ ठाउँमा विशेष त्यो उन्नति हुन सकेको छैन धेरैजना बि बिमारीहरू हुन्छ धेरैजना बिमारीहरू हुन्छ है उनीहरूलाई एकदम आफनो घरदेखि रोडसम्म पुग्नको लागि धेरै हिँडेर जानुपर्छ समस्याहरू हुन्छ है त्यसमा र यस्को लागी पनि र हामी नेताहरूबाट लिर्डसहरूबाट हामी यही आशा गर्छौँ कि रोडहरू होस् र अहिलेको जुन चाहिँ वेस्टहरूलाई हेऱ्यो भने वेस्ट बेसी भएको कारणले गर्दा प्लास्टिकको कुराहरू धेरै बेसी भएको कारणले गर्दा हाम्रो जुन चाहिँ पर्यावरण छ है त्यसमा धेरै हानी पुऱ्याइरहेको छ हाम्रो पर्यावरणलाई रे सोइल माट सोइल पोलुसन् हुन्छ एयर पोलुसनहरू हुन्छ वाटर पोलुसनहरू यसको कारणले गर्दा भइरहेको हुन्छ है सो यसको लागि पनि हामीले त्यो प्लासटिकहरू जुन चाहिँ वेस्टहरू छ यसलाई हामीले म्यानेज यसलाई हामीले रियुजहरू हामी गर्न सक्छौँ बटुलेर हामी यसलाई रिसाइकल हामीले गर्न सक्छौँ प्लासटिकको युजलाई हामीले रिड्युस् गर्नु पनि हामीले यसलाई सक्छौँ है धेरै यसलाई लिमिटमा हामीले चलाउन सक्छौँ र यसलाई जथाभावी त्यहीँ फ्याँक्ने होइन तर र ठिक समयमा हामीले बटुलेर हामीले त्यसले हामीले रि रियुज हामीले गर्न सक्छौँ र अहिलेको जेनेरेसनलाई हेऱ्यो भने विशेष ड्रगहरू धेरैजना यङ्गस्टर्सहरू यो ड्रगको केसहरूमा इनभल्भ हुने गर्दछ र यसको लागि पनि हामी नेताहरूबाट है यसको रोकथामको लागि हामी अपिल गर्दछौँ